आफ्नो समुदायभन्दा बाहिर यात्रा गर्दा भेदभाव त हुँदैन त्यस्तो कोही कोही जग्गामा हुन्छ किनभने हाम्रो यो जुन अनुहारको बनावट अलग देखिएकोले गर्दा हामीलाई कति जग्गामा सामानको भाउ बढाइन्छ कति कुरोमा अब डोमिनेट जस्तो हुन्छ र प्राय जस्तो त हुँदैन तर कोही कोही जग्गामा मात्रै भेदभाव हुन्छ त्यही कारणले गर्दा हाम्रो फोसलाई देखेर पनि उनीहरूले अलग चिनिन्छ र सामानको भाउहरू बढाउने गर्दछ